आम्मै यो के भन्छ फ्लिकार्टबाट चाहिँ साथी हो यो के भन्छ उयो चाहिँ न मगाउनु के हो यो स्मार्ट वाचहरू चाहिँ नमगाउनु आम्ममामाम मैले त खै स्मार्ट वाच मगाएको मगाएको आउनु ढिलो न ढिलो आइदियो हो अन्त पैसा पनि अब अलिकिति लाग्यो त्यसमा आउँदाखेरि अन्त स्मार्ट वाच त आयो नि बल्ल बल्ल आयो नि अब निकै पर्खिनु पऱ्यो होइन आउनु त आयो के आयो आयो नानीहरूले खेलाउने जस्तो खाले आएछ होइन अन्त त्यो चाहिँ अब मेरो चाहिँ फ्लिपकार्टसँग चाहिँ अब अलिकिति वर्स्ट एक्सपिरियन्स भनौँ न है अन्त म त आजकल त अनलाइनको सामान पनि भरोसा लागिदिँदैन के हौ त्यसरी फ्लिपकार्टहरूबाट मगाउँदाखेरि अन्त त्यो अब घडी त नानीलाई खेलाउनु दिनु के खेलाउनु दिनु अब त्यो चल्दै नचल्ने अब चल्ने आएको भए त यसो नानीहरूकै आए पनि राम्रोसँगले चल्ने आएको भए त यसो नानीहरूलाई गिफ्ट सिफ्ट दिँदा हुन्थ्यो होइन तर के गर्नु त्यो न गिफ्ट दिनु हुने न त्यो केही गर्नु हुने मेरो त पैसा मात्रै वेस्ट के हो त्यसमा चाहिँ अब म चाहिँ भन्छु अनलाइनको सामान चाहिँ मगाउनु भन्दा बेस्ट चाहिँ बरु आफैँ गएर हेरेको राम्रो क्या विशेष गरी यो घडीहरूमा चाहिँ घडी चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि अब उतातिर तातो हुन्छ होइन अब हाम्रोदेखि अलिकिति तलतिर तातो हुन्छ तर तातोमा चाहिँ मजाले चलिरहेको अब जस्तो हाम्रोमा पस्यो त्यो घडीहरू चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि टाइम ढिलो ढिलो ढिलो ढिलो ढिलो ढिलो बताउँदै जान्छ त्यस पछि एकै चोटि छ्याप्पै बन्द हुन्छ होइन अन्त त्यो भन्दा बेस्ट चाहिँ बरु हाम्रैतिर अब हाम्रैतिर ल्याइसकेको घडीहरू हाम्रो जगामै पाउने दोकानमा पाउने घडीहरू चाहिँ किनेको चाहिँ राम्रो किन भन्दाखेरि चाहिँ त्यो चाहिँ अब यहाँनिर चिसोको वा वातावरणमा सेट भइसकेको हुन्छ घडी होइन अन्त चाहिँ राम्रोसँगले चल्छ चल्दैन त्यो टेस्ट हुन्छ अन्त त्यो म त यो चाहिँ सबभन्दा घिन लाग्दो एक्सपिरियन्स क्या मेरो चाहिँ